अच्छा सुन्नु न मैले एउटा टी सर्ट किने कि कस्तो दामी त्यही भएर के भन्छ स्किन टाइट पनि छैन हो अब ह्वार्लाङ्ङ छैन लाउँदाखेरि कस्तो फिटिङ हौ त्यो के भन्छ दाम पनि त्यो त्यस्तो महँगो पनि छैन हो सस्तो पनि होइन अब महँगो पनि होइन ठिकैको अब हामीले किन्नु सक्ने रहेछ अब त्यहाँ त्यो दोकानमै जानु ल तपाईँ पनि ल अन्त के भन्छ त्यहाँनिर चाहिँ खाली टी सर्ट मात्रै पाउँदोरहेछ त्यो कहाँ भन्दाखेरि नि हाट बजारको अलिकिति माथि ऊ यसमा छ माथि यो डम्बर चोक लाइनमा छ कि दामी छ त्यो जगा खाली टी सर्ट टी सर्ट टी सर्ट अब चाहे जेन्सको होस् चाहे लेडिज होस् त्यहाँ टिसर्टको मात्रै भेराइटिज छ त्यो टी सर्ट अब यस्तो छाम्दाखेरि नै मन पऱ्यो कलर पनि मन पऱ्यो हो त्यसको क्वालिटी मन पऱ्यो अब भुवा उठ्दैन रहेछ हतपत पोल्दैन घाममा लाउँदा पोल्दैन रहेछ त्यस्तो खाले क्या हो अब साइड साइडमा पफहरू उठेको स्टाइल मजाको अघाडि अब बटन स्टाइल भएको मजाको रहेछ हौ अन्त त्यही भएर हौ अझ आ अब अहिले त मैले एउटा मात्रै ल्याएँ अब कहिले तिर गएर चाहिँ नि अझ दुइवटा तिनवटा जस्तो चाहिँ ल्याउनु पर्ने छ त्यहाँनिर टिसर्टहरू त्यो सक्यो भने त मैले पाउँदिनँ त्यस्तो फेरि अब साइज साइजकै छ तर अब हाम्रो साइजको छ अलिक अब सा सिकुटेलाई पनि भइहाल्छ मोटोलाई भइहाल्छ होइन साइज साइजको सबै साइजको रहेछ त्यहाँनिर चाहिँ साइ अब टी सर्ट चाहिँ दामी क्या हो ऊ खुसी लाग्यो अब त्यस्तो खाले पाउँदाखेरि चाहिँ हाम्रो कालिम्पोङमा पनि रहेछ त्यस्तो खाले जगा चाहिँ भयो मलाई